कालिम्पोङमा चाहिँ सबभन्दा बेसी बिजनेस चाहिँ दोकानहरूको मारवाडीहरूको छ होइन नेपालीको पनि छ रेस्टुरेन्टहरू छ बेसी होइन फास्ट फुडहरूको होइन त्यहाँदेखि अरू क्याफेहरू खोलेको छ जुत्ता दोकान लुगा दोकान आफ्नो ट्रेडिसनल ड्रेसेस कल्चरहरूको दोकानहरू खोलेको छ होइन अब सबैजनाले एउटा न एउटा बिजनेस त्यस्तै खोलेको छ दोकान भयो क्याफे भयो होमस्टे जुत्ता दोकानहरू थुप्रै धेरै प्रकारको खोलेको छ दोकानहरू होइन त्यही भएर चाहिँ अहिले अहिले चाहिँ अनइम्प्लोयमेन्ट चाहिँ इम्प्लोयमेन्ट हुँदै जाँदैछ यही बिजनेसहरूबाटै गरेर होइन जति गभर्मेन्टले मन्थली सेलरी पाउँछ उनीहरूले दिनमा हप्तामा त्यति चाहिँ कभरअप गर्छ हो अन्त चाहिँ सबभन्दा बेसी फाइदा चाहिँ अब कालिम्पोङमा चाहिँ के छ भन्दाखेरि रेस्टुरेन्टहरूमा फास्ट फुडहरू ट्रेडिसनल फुडहरूको दोकानहरू छ हो अन्त त्यति छ